हाम्रो कालिम्पोङ जिल्लाको हावापानी विषय कुरा गरौँ भने चाहिँ एकदमै राम्रो छ यहाँको मौसम है यहाँको बर जति पनि अब सबैजना है जत जति पनि यहाँ घुम्न आउने टुरिस्टहरू हुन्छन् उँहाहरू सबैजनाले सारा संसारमा नै कालिम्पोङ जिल्ला चाहिँ एकदमैले चाहिँ ख्याती प्राप्त गरेको छ है विशेष गरी यहाँको वेदर है यहाँको मौसमलाई ले लिएर चाहँ एकदमै चर्चित पनि रहेको छ कालिम्पोङ जिल्ला किनकि यो कालिम्पोङ जिल्ला चाहिँ यहाँ यस्तो जग्गा हो जहाँनिर चाहिँ बेसी पनि गरम पनि हुँदैन र बेसी पनि जाडो पनि हुँदैन है र यसको एकदमै सुइटेबल क्लाइमेट छ र मानिसहरू है जति पनि अब तराईमा बसेका है मानिसहरू छन् है गरम जग्गामा जहाँ एकदमै धेरै गरममा उँहाहरू चाहिँ कालिम्पोङमा है आएर बस्ने गर्छन् धेरै गरम भएको बेलामा है र एकदमै यहाँ जाडो बेसी छैनन् र हाम्रो कालिम्पोङ नजिक पर्ने एउटा जिल्ला दार्जिलिङ जिल्लाबाट है यो जस्तै विन्टर टाइममा चाहिँ यहाँ कालिम्पोङमै आएर बस्नु एकदमै रुचाउने गर्छन् है भनौँ भने कालिम्पोङमा चाहिँ बर्षा ऋतूमा चाहिँ धेरै पानी पनि पर्ने गर्छन् है पानी चाहिँ मतलब जुनदेखि लिएर है जुलाई अगस्तसम्म चाहिँ पर्ने गर्छन् र त्यस पछाडिको त्यस पछिको जति पनि सेप्टेम्बरदेखिको रहेको महिनाहरूमा चाहिँ एकदमै मौसम एकदम गरम पनि हुँदैन एकदम शीतल हावाहरू हुन्छ है एकदमै रोमाञ्चक एकदमै मानिसहरूलाई एकदमै के भन्छ आरामदायक एकदम मौसमहरू हुने गर्छन् है र मैले यो कालिम्पोङ जिल्लामा चाहिँ यदि मैले कुरा गर्नु भने चाहिँ मैले यहाँ कालिम्पोङ जिल्लामा चाहिँ पहिला नाइनटिन है यस्तै सिक्सटी सेभेनतिर चाहिँ ठुलो भल पहिरो है पानी बर्खा को टाइमामा चाहिँ आएर चाहिँ ठुलो भल पहिरो पनि गएको रैछन् धेरै क्षतिहरू भएको रहेछ त्यति बेला चाहिँ र त्यसपछि भनेपछि चाहिँ खाली त्यस्तै सानो हलका फुलका है त्यस्तो मौसमहरूमा गडबडीहरू देखियो र यस्तै बर्खा ऋतूमा चाहिँ अलिकति कठिनाईको सामना गर्नुपर्छ किनकि बस्तीको एरियाहरूमा चाहिँ विशेष गरी जङ्गल है विशेष गरी रुखहरू भएको जग्गा जस्तै एउटा पहाडी इलाका भएकोले गर्दा कोही बेला भल पहिरोहरू पनि जाने गर्छन् है यस्तो चाहिँ अब कालिम्पोङ जिल्लामा कालिम्पोङ जिल्लाको मानिसहरूले अनुभव गरिरहेको छन् यस प्रकारको नसोचेको है अचम्मको अब एउटा के भनौँ है मौसम छ कालिम्पोङ जिल्लामा र विशेष गरी बर्खा को टाइममा मतै अलिकति प्र प्रबलम्सहरू हुने गर्छन् तर अरू बेला चाहिँ कालिम्पोङ जिल्लाको के भन्छ मौसम चाहिँ एकदमै राम्रो छ यहाँ बेसी गरम पनि नभएकोले गर्दा टुरिस्टहरूको पनि धेरै घुइचो पनि लागिरहेको हुन्छन् र त्यही भएर चाहिँ भनौँ भने कालिम्पोङ जिल्लाको चाहिँ अब एकदमै राम्रो वेदर छ